सेयर बजारको बारेमा मलाई चाहिँ थाहा छैन किनभने हाम्रो सानो सानो ठाउँ हो त्यसैले हाम्रोतिर सेयर बजार हुँदैन यो डिजिटल एपहरूले चाहिँ हामीलाई फाइदा पनि गर्छ फाइदा पनि गर्दैन किनभने अब यो एपहरूलाई स सही जग्गामा चलाउन जानेन भने ख खत्रा पनि हो किनभने यो एपहरूबाट हामीले को को मान्छेलाई एडहरू गर्छौँ अनि नचिनेको मान्छेहरूसँग बोल्छौँ उनीहरूले भन्छ म तपाईँहरूलाई काम लगाइदिन्छु भनेर अनि त्यसैले राम्रो पनि हो नराम्रो पनि हो